हेलो तपाईँ तिस्टा न्यू फेसन दोकानको दिदी बोल्नु भएको हिजो मैले तपाईँको दोकानबाट एउटा ह्वाइट प्यान्ट लैजाको थिएँ र त्यो ह्वाइट प्यान्ट चाहिँ एकदम घिनलाग्दो के यस्तो घिनलाग्दो प्रडक्ट मैले लाइफमा कहिले पनि युज गरेको थिइनँ त्यो चाहिँ मैले यस्तो दाम हालेर किनेको तर त्यो दाम हालेको अनुसार चाहिँ त्यो प्रडक्ट छैन के त त्यो त्यो प्यान्ट चाहिँ यस्तो घिनलाग्दो छ र लाउँदाखेरि पनि यस्तो नराम्रो देखिने त्यो टाइट न टाइट मलाई न हुँदोरहेछ राम्रो पनि देखिँदैन छ त्यो प्रडक्ट चाहिँ मैले मनपरेन मलाई तपाईँको त्यो प्रडक्ट चाहिँ अन्त लैजाउनु भन्दा अगाडि चाहिँ त्यहाँनिर एउटा दिदी हुनुहुँदो रहेछ त्यो दिदीले चाहिँ मलाई भन्दै थियो यो प्रडक्ट चाहिँ दामी छ यस्तो उस्तो भनेर तर त्यो सबै चाहिँ फेक रहेछ के हो त्यो अब फसाउनुको लागि त्यो प्रडक्ट लैजाएर त्यो विक्री गराउनको लागि मात्रै रहेछ तर त्यो प्रडक्ट चाहिँ यस्तो घिनलाग्दो हुँदोरहेछ र मलाई चाहिँ मनपरेन त्यही भन्नको लागि कल गरेको र तपाईँको दोकान चाहिँ न्यू फेसन चाहिँ वर्स्ट रहेछ